कालिम्पोङलाई पनि पहिला पहिला चाहिँ एउटा के भन्छ एजुकेसनल हब भनेर चाहिँ भनिन्थ्यो अरे अब त्यो हब चाहिँ सायद छ जस्तो मलाई लाग्दैन होइन पहिला त कनभेन्टहरू चल्दैछ अहिले पनि कनभेन्ट भयो त्यस्ता स्कुलहरू थिए एसयुएमआई कुम्दिनीहरू त्यो बजारभित्रको स्कुलहरू हो बजारदेखि बाहिर गएर हेर्ने हो भने पनि अब राम्रो राम्रो स्कुलहरू छन् अहिले त बनेको जस्तै लोलेगाउँ कफेरमा अब सेन्ट स्टेफेन स्कुलहरू छ होइन त्यस्तै प्रकारले सिङ्ग्जीमा अब शङ्कर हायर सेकेन्ड्री स्कुल छ सम्थार सुरुकतिर पनि त्यस्तै स्कुलहरू छन् गाउँ कस्तो कालिम्पोङ जिल्ला भन्ने बित्तिकै चाहिँ अब त्यो बजारभित्रको स्कुलको मात्रै कुरा नगरेर चाहिँ मलाई चाहिँ बाहिरको कुरा गर्न मन परेको हो खासमा चाहिँ अब खासमा चाहिँ त्यो पोपुलेसनै हेऱ्यो भने पनि बजारभित्रको पोपुलेसन र बाहिरको पोपुलेसनमा त आकाश पातालको फरक छ नि त अनि धेरै मान्छे चाहिँ गाउँमा बस्छ अनि उनीहरूको लागि यो जम्मै जस्तै कि अब त्यो कोचिङ क्लासको सुविधाहरू छैन होइन अब त्यो विभिन्न प्रकारको अब स्पोर्ट्स एसोसियसनहरू छैन उनीहरू आफ्नै उयसमा अब त्यहाँ कुनै अब कोचि कोच सोच कोचिङ सोचिङ कुनै टाइम टेबल हुँदैन त्यही प्रकारले अब चलिरहेको छ तर पनि अब सिकिनेले सिकिरहेको छ अब अलिकति राम्रो अलिकति कमाउने बाउआमा छ भने उनीहरूले बजारतिर लगेर विशेष गरेर कालिम्पोङतिर लगेर त्यस किसिमका शिक्षाहरू कोचिङहरू दिने गर्छ नानीहरूलाई तर अब बजारदेखि बाहिर त्यस्तो अवस्था छैन त्यो सायद अब कालिम्पोङमा मात्रै नभएर अरूतिर पनि त्यस्तो अवस्था सेम बराबर नेै खाल एकै खालको रहन्छ